हाम्रो समाजमा चाहिँ अहिले हामीले अब हेर्नुपर्दा चाहिँ रुढीवादी भन्ने कुराहरू धेरै प्र धेरै छन् होइन अब जस् जत्ति नै पढेर मान्छे एजुकेटेड भए पनि होइन जत्ति नै शिक्षा हासिल गरे पनि अब छुवाछुतको कुरा आउँछै आउँछ त्यसमा होइन त्यो मात्रै नभएर अब गाउँबस्तीको मान्छेलाई अब परपर गर्ने होइन त्यस्तो गर्ने अब फेरि धनी गरिब छुट्याउने त्यो कुराहरू अब हाम्रो समाजमा अझै पनि अब चलिआएको छ जत्ति पनि अब त्यो विज्ञानले हामीलाई कहाँ लगे तापनि है हाम्रो सोचाइहरू चाहिँ अब परिवर्तन हुनसकेको छैन होइन अब जत्ति नै शिक्षा हासिल गरे पनि तर हाम्रो अब सोचाइहरू परिवर्तन गर्यो भने चाहिँ हाम्रो समाजहरूमा चाहिँ अब उन्नति आउनुसक्छ होइन यो रुढीवादीहरू मेटिनुसक्छ त्यस त्यही कुराहरूमा हाम्रो समाजहरूको उयो छ जत्ति पनि अब बाहिर गएर पढे पनि जे गरे पनि जस्तो डिग्री हासिल गरे पनि अब त्यो छुवाछुतको कुराहरू भयो होइन अर्कालाई घोच्ने घोच्याउने कुराहरूले नै मान्छेको अब समाजमा बिग्रिन्छ नि त होइन अब जो पढेलिखेको छैन उनीहरूले त शिक्षितले सिकाउनुपर्यो शिक्षित मान्छेले होइन अब तिनीहरू पनि त्यस्तै भइदियो भने अब कसरी समाजमा डेभ्लप हुने होइन त्यही कुराहरू छ